हाम्रो गाउँको समाजमा संस्कृति विकासको लागि चाहिँ हामीले आर्थिक सहयोग चाहिँ पाउँछ अनि कहिले पनि त्यौहार हुँदा बेला संस्कृति आयोजन हुँदा बेला चाहिँ गाउँले चाहिँ सपोर्ट या आर्थिक सहयोग चाहिँ हामीलाई गर्छ अनि कलाको बारेमा त्यति हामीले आर्थिक सहयोग पाउँदैन जे कि जति हामी संस्कृतिमा पाउँछ कताको लागि चाहिँ जसले कलालाई इम्पोर्टेन्स दिन्छ होइन उनीहरूले आफैले अगाडि बढाउँछ उनीहरूको आफ् आफ्नोबाटै सहयोग पाउँछ जो कि अरूकोबाट चाहिँ पाउँदैन जो त्यै संस्कृतिबाट चाहिँ पाउँछ